भाइ अस्ति मैले तपाईँकोबाट त्यो मगाएको एउटा सन एक्सपर्ट मगाएको थिएँ नि अनलाइन एमेजनबाट त्यो त कस्तो डुप्लिकेट त्यसको त्यो बाहिरको प्रिन्टहरू पनि एउटा त्यो अरिजिनलसँग त्यो अफलाइनमा किनेकोहरू जस्तो एउटा पनि थिएन त मलाई पुरा डाउट लागेको थियो त्यो त अनलाइनमा कि नयाँ प्रडक्ट हो कि के हो त्यो मलाई पुरा डाउट लाग्यो कि भाइ मलाइ ट्याक्कै मनै परेन त्यो फर्काउन मिल्छ भने चाहिँ म फर्काउँछु त्यो त्यसको सेन्टहरू पनि एउटै त्यसको त्यो कलरहरू सेन्टहरू एउटै पनि राम्रो एउटै पनि म्याचिङ छैन अरिजिनलसँग हो यसरी डुप्लिकेट समानहरू नल्याइदिनु है हाम्रो पनि पैसा यसै आएको होइन हो अनि यदि त्यो फर्काउन मिल्छ भने चाहिँ त्यही रेटमा अर्को समान मगाउँछु नत्र भने मेरो पैसा रिफन्ड गर्नै चाहन्छु कि म दोबारा चाहिँ म यो अमेजनबाट चाहिँ अह सामान मगाउँदिन यति घनलाग्दो चिट गर्दो रेहछ कि तपाईँहरूले चाहिँ अबुई छ्याः